मलाई त अब आफूले रोपेको बालबिरुवा पुरा राम्रो लाग्छ पुरा मिहिनेत गर्नुपर्छ तर अब अरूले हेर्दाखेरि राम्रो देख्ने खुसी हुने अब फुलहरू पनि अब कतिवटा त्यसमा शीतलमा बस्ने हुन्छ राख्ने हुन्छ कतिवटा उयसमा घाममा राख्ने हुन्छ त्यसलाई पनि अब मिलाएर राख्नुपर्छ अब गुवाहरू रोप्यौँ भने पनि त्यस्तै हो अब पानी लगाउनुपऱ्यो त्यसलाई मल माटो गर्नुपऱ्यो उयो खनेर हल खनेर मल माटो लगाएर बनाउनुपर्छ अनि अब फलफुलहरू पनि अब फलफुल भन्दा पनि अब सागसब्जीहरू पनि त्यस्तै हो अब पानी लगाउनुपऱ्यो मल लगाउनुपऱ्यो मिसाउनुपऱ्यो मल माटो मिसाएर मिलाएर त्यसलाई दबाईपानी गर्नुपर्छ दबाईपानी गरेर अब कसैमा किराहरू पातहरू लाग्छ अब त्यसमा पनि बनाउनुपर्छ अब आफूले याद गर्नुपर्छ मल माटो लगाएर अनि राम्रो फल्यो भने अब हामीलाई पुरा मनपर्छ अब अरूले देख्दा पनि राम्रो लाग्छ फलफुलहरू पनि फलेको कुराहरू देख्दा खुसी लाग्छ त्यसरी मिहिनेत गरेर गर्नुपर्छ दबाईपानी गरेर हुन्छ कि मल माटो मिसाएर हुन्छ कि अब त्यो फलफुललाई मल लगाउनुपऱ्यो उयो गर्नुपऱ्यो फुलहरूलाई पनि त्यही हो के अरे मल लगाउनुपर्छ मल लगाएर कसैलाई अब झारपातको उयो लगाउनुपर्छ मल लगाउनुपर्छ कसैलाई चाहिँ अब मलमाटोले हुन्छ अब त्यसरी लगाउनुपर्छ अब त्यसले गर्दाखेरि चाहिँ अब फुलहरूले चाहिँ अब घरहरूलाई राम्रो देख्छ बाहिरबाट आउनेहरूले पनि अब मनपराओस् मनपरेको मनपर्छ हामीलाई मनपराएको मनपर्छ त्यसै कारण अब हामी चाहिँ मलाई पनि अब त्यस्तो चाहिँ अब मलाई पनि खुसी लाग्छ सबैले मनपराएको देख्दाखेरि चाहिँ अब हामीलाई चाहिँ सबैले मनपराइदेओस् भन्ने अब दियो भने चाहिँ मनपराइदियो भने चाहिँ खुसी लाग्छ अब त्यसरी नै अब गर्नुपर्छ राम्रोसँगले